अँ हुनुहुन्छ त हजुर

ए हालेको छु त हालेको छ त सर

ए यता हाम्रो छिमेकीकैमा हालेको छ नि त कि त्यहाँ एकजना राम्रो पढाउँछ कि एकजना बहिनीले त्यहाँनिर हालेको छ ए हुन्छ नि सर हामी यहाँ पढाउँछौँ नि पढाउँदै पनि छु हो त्यही कारणले त्यहाँदेखि अब

हुन्छ सर म पढाउँछु नि

हजुर हुन्छ म भन्छु नि

ए हुन्छ सर

हजुर

हुन्छ हुन्छ सर हुन्छ